हेलो के हो भ अभिषेक भाइ दुध त कस्तो आउनु थाल्यो हौ आजकल पातलो न पातलो छ त होइन नि अब तिमीले कन्ट्याक्ट लिएपछि त भन्नु पनि पर्यो नि त हामीले पनि पैसा पो तिर्छौँ त हौ पानीको पैसा चाहिँ पानीमै जान्छ नि हौ ए हुन्छ अँ अँ त्यही त ल ल छिटै गर्नु ल हामीले एकदुई दिन त अब त्यति याद गरेनौँ हो धेरै दिन पो भयो त हौ पानीसरीको ल ल ल